ए सुन्नुहोस् न दिदी के भन्छ तपाईँले मलाई उयो के भन्छ यो डिके इलेक्ट्रोनिक्समा पठाउनु भएको थियो नि टिभी हेर्नुको लागि ए म आइपुगेँ ल दी हजुर दी अघि तपाईँले के भन्छ पचास हजार पठाइदिनु भएको थियो नि फोनपेबाट हजुर के भन्छ त्यतिको रेन्जमा हेर्नु दी हजुर हजुर दी यहाँ डिके इलेक्ट्रोनिक्समा आएको थिएँ कि अन्त यहाँ चाहिँ बेसी जस्तो अहिले यो नयाँ कम्पनी आएको रहेछ के भन्छ यो हायर भन्ने कि राम्रो हुन्छ हरे भनेर भन्दैथियो हो तपाईँलाई चाहिँ कस्तो मन परेको दी उयो हजुर हजुर हजुर हजुर ए हजुर हुन्छ दी हजुर हजुर हजुर हुन्छ अन्त नि हजुर हजुर हजुर ए हजुर अन्त दी यहाँ के भन्छ तपाईँलाई स्मार्ट टिभी चाहिएको कि हजुर ए हजुर दी यहाँ अगाडि पाँच छवटा यहाँ उयो के पो के भन्छ भित्तामा टाँगेको रहेछ कि अन्त यहाँ पनि अलिकति दामहरू लेखेको रहेछ तपाईँको स्टार्टिङ चाहिँ कति बिस हजारदेखि रहेछ हो हजुर त्यो साइज पनि हजुर हजुर हजुर ए हजुर हजुर उनीहरूको त उयो के भन्छ स्यामसङको हो दी हजुर एकताल सोधिदिनु स्यामसङको हजुर

यसो हेर्दा त छ रहेछ दी तर हजुर के भन्छ अलिकति उनीहरूले भन्दाखेरि चाहिँ अलिकिति सानो रहेछ हजुर हुन्छ है राम्रै हो हजुर सर्भिसहरू हजुर हुन्छ दि हुन्छ